मैले चाहिँ अस्ति दार्जिलिङको त्यहाँ रिलाइन्सबाट चाहिँ डेलको एउटा ल्यापटप लिएको छु है ट्वेन्टी टु थाउजन्ड्स पऱ्यो अन्त मलाई चाहिँ डेल कम्पनीको चाहिँ एकदमै राम्रो लाग्छ चाहे त्यो माउस होस् या कुनै पनि प्रकारको डेक्सटप होस् या ल्यापटप होस् अन्त मलाई चाहिँ त्यो डेल ल्यापटप चाहिँ एकदमै राम्रो लाग्यो आहिलेसम्म मैले तिन बर्षहरू भयो चलाएको है म डेली युज गर्छु एकदमै राम्रो छ केही पनि बिग्रेको छैन चार्जर पोइन्टहरू पनि एकदमै राम्रो छ अनि फ्लिप पनि हुन्छ ल्यापटप चाहिँ अनि स्क्रिन टच अन्त मलाई एकदमै राम्रो लाग्छ त्यो चाहिँ अनि मेरो पोजेटिभ रिभ्यू चाहिँ यसमै छ ल्यापटप